अब हाम्रो है नेपालीहरूमा चाहिँ अब पिरियड हुँदा चाहिँ अब हामी चाहिँ तिन दिनसम्म चाहिँ अब हामीले बार्नुपर्छ किनभने अब हामीले अब पिरियड हुँदाखेरि चाहिँ अब आफूभन्दा ठुलो अब बाबा जस्तै बाबा भयो हस्बेन्डहरू भयो उनीहरूलाई चाहिँ अब हामीले पकाएर चाहिँ अब दिनुहुँदैन भन्ने अब मान्यता छ है अनि यसो सोच्दाखेरि अब तिन दिनसम्म बार्नु ठिकै हो जस्तो पनि लाग्छ किनभने अब हामीलाई अब पिरियड हुँदा चाहिँ जिउहरू एकदमै विक भएको जस्तो हुन्छ त्यसै कारण तिन दिनसम्म रेस्ट भयो भने चाहिँ अब हामीलाई धेरै नै अब सुविधा हुन्छ तिन दिन अब बाद चाहिँ हामी अब न नुहाई धुवाई गरेर चुल्हामा पस्छौँ होइन अब पिरियड हुँदा बारेको चाहिँ अब मलाई ठिकै नै लाग्छ